हेलो

अहिले भाइलाई कुन चाहिँ ब्रान्ड चाहिएको हजुर ए अन्त मेरोमा त अहिले सबै ब्रान्डकै छ भाइलाई चाहिँ कुन चाहिँ फर्स्ट कपी चाहिँको कि सेकेन्ड कपी मेरोमा अहिले जोर्डनको पनि छ एडिडासको पनि छ नाइकी पुमा सबै छ तपाईँको अहिले चाहिँ त्यसको चाहिँ तिन हजार छ पहिला चाहिँ मैले फर्स्ट कपी पनि ल्याएर बेच्थेँ कि त्यो पनि अब साह्रै महँगै भयो भनेर अब कसैले त्यो ऊ यो नै गरेन अन्त त्यहीँ कारण अब अहिले सेकेन्ड कपीहरू राख्दैछु अब अहिले चाहिँ अब तिन हजार हजुर हजुर त्यो चाहिँ ऊ यो होला नि त त्यो चाहिँ अब नक्कलीहरू होला नि त हामी त अब अलिक राम्रै हाम्रो हामीले त अलिक राम्रो राम्रै राख्छौँ नि त हजुर होइन अन्त तप् लाने तपाईँले लाने हो भने चाहिँ अन्त म मिलाइदिन्छु नि त ट्वेन्टी फाइभतिर हुन्छ कहाँ हौ होइन नि हामीले पनि अब त्यो ऊ यो गरेर ल्याएको हुन्छ अन्त मैले तपाईँलाई भनेर मात्रै अलिकति ऊ यो गरिदिएको नि त कम्ती गरिदिएको पच्चिसदेखि त हुँदैन नि त्यो चाहिँ अलिक निक्कै छ त्यो चाहिँ तपाईँको थर्टी फाइभहरू छ एउटाको अन्त एउटा चाहिँ फोर थाउजन्डहरूको छ त्यसको पनि मिल्छ अलिअलि त घट्छ हजुर थर्टी फाइभको चाहिँ पच्चिसमा त्यो त हुँदैन नि थर्टी फाइभको पच्चिसमा भनेपछि त साह्रै भयो नि त हौ फेरि यो त फेरि के भन्छ हाट बजार त होइन नि त कि यो त मेरो स्टोर हो

हजुर

ए हजुर अँ ए ए त्यसको चाहिँ अहिले जस्तो कि चार हजार छ कि तपाईँ लाने हो भने चाहिँ म थर्टी फाइभहरू जस्तोमा दिन्छु नि कहाँ हौ अब हामीले कहाँ हौ अब हामीले पनि के अरे ब्रान्डेड नै ल्याएको हुन्छ हो अन्त हामीले पनि अलिअलि त राख्नु पऱ्यो नि त अब अरूहरूको त अब अरूहरूकोतिर त एकपल्ट लगाएर पाकपुक हुने हुन्छ होला अन्त मेरो त त्यस्तो हुँदैन नि मेरो त अन्त मेरोमा त अन्त एकपल्ट लगा एकपल्ट किनेकोले

हजुर तपाईँलाई चाहिँ कतिसम्म कतिसम्मको चाहिँ चाहिएको कुन चाहिँ ब्रान्ड एकपल्ट आएर हेर्नुहोस न अन्त हुन्छ